अब मैले यो खेलबारे भन्नुपर्दा चाहिँ यो चाहिँ मैले अब रियल आफ्नो आँखाले चाहिँ देखेको छुइनँ हो अब टिभीतिर देखेको छु अब यसो फोनहरू चलाउँदा देखेको छु अब यस योबारेमा भन्नु पर्दा चाहिँ अब म यो पशु प्राणीहरूको अब बिचराहरूको के ज्ञान हुँदैन होइन कसो गर्दा के हुन्छ कति बेला ज्यान जान्छ र पनि यिनीहरूको खेल खेलाइन्छ अब यो चाहिँ मलाई मन पर्दैन यो पशुहरूको खेल खेलाको चाहिँ अब किनभने यिनीहरूलाई कतिको दुख्छ के हुन्छ मैले यसलाई कतिको चोट पुर्याउँदा अर्को साथीलाई के हुन्छ भन्ने ज्ञानै हुँदैन हो अब मैले यो जे पनि हेरेको छु यो खालि टिभी र फोनमा हेरेको छु हो मलाई त्योबारे त्यति ज्ञान पनि छैन र मलाई योबारे विषयमा भन्नु त्यति पारा आउँदैन पनि यता अब हाम्रोतिर यस्तो खेलहरू खेलाइँदैन त्यसै कारणले म यो विषयमा चाहिँ यति नै भन्न चाहन्छु